ग्रामीण क्षेत्रका विशेष हामम्रो बाग्राकेटतिरका भएका कृषकहरू आफ्नो स्वामित्व वा सम्पत्तिको अधिकार सुरक्षित गर्न विभिन्न प्रकारका समस्याहरू चुनौतीहरू सामना गर्नुपर्छ सर्वप्रथम त अब यस्ता कृषकहरू आफैमा धेरै जान्ने अनि त्यसको स्वामित्व र सम्पत्तिको सुरक्षा कसरी गर्नुपर्छ भन्ने विषयदेखि अनभिज्ञ हुन्छन् यसर्थ उनीहरूलाई ठुल्ठुला विभिन्न प्रकारका कम्पनीका मालिकहरू अनि स्थानीय नेता भनौँदाहरूले विभिन्न प्रकारका समस्याहरू देखाउँदै उनीहरूको सम्पत्ति र स्वामित्वहरूलाई हडप्नु विभिन्न प्रकारका प्रयासहरू गर्छन् यस्ता सुरक्षित पार्न गरेका चुनौतीहरू विभिन्न रहेको हुन्छ त्यस्ता कृषकहरूलाई आफ्नो जग्गा अनि आफ्नो सम्पत्ति सुरक्षा गर्न विभिन्न प्रकारका समस्याहरू हुन्छन् जसमा मालिक मालिकवर्गहरू अनि स्थानीय नेताहरू साथसाथै सरकारी स्तरमा विभिन्न प्रकारका नियमहरू उनीहरूलाई थाहा नहुनाले यस्ता स्वामित्व वा सम्पत्तिको सम्पत्ति सुरक्षित गर्न उनीहरूलाई विभिन्न प्रकारका समस्याहरू हुन हुन हुन्छन् अनि यस्ता समस्याहरू हाम्रो क्षेत्रमा पनि विभिन्न प्रकारको देख्न सकिन्छ जग्गा सम्बन्धित कुनै समस्या हुँदा सल्लाहका लागि मानिसहरू कोसँग जान्छन् भन्दाखेरि चाहिँ सर्वप्रथम त त्यस ठाउँमा भएका जान्ने बुझ्ने व्यक्तिहरूलाई सर सल्लाहका लागि जान्छन् अनि उनीहरूको उनीहरूले स्थानीयमा पञ्चायत साथै पञ्चायतदेखि पनि उँभो जानु पऱ्यो भने बिएलआरओ भन बिएलआरओमा गएर जग्गा जग्गाका सम्बन्धी भएका विभिन्न समस्याहरू आफ्नो राखेर उनीहरूलाई त्यस सम्बन्ध अवागत गराएर त्यस सम्बन्धी के कस्ताहरू प्रकारका कुराहरू गर्दाखेरि हाम्रो समस्याहरू समाधान हुन्छ भन्ने कुराहरूमा सर सल्लाह लिन्छ यसरी सर सल्लाह लिनेहरूमा विशेष गरेर पञ्चायत प्रधानहरू भयो बिएलआरओ अफिसरहरूसँग पनि गर्ने गरेको पाइन्छ